ह ह हजुर म कोही कोही बेला कविताहरू लेख्ने गर्छु मलाई कविता लेख्नु पनि मन पर्छ हो मजा लाग्छ र म चाहिँ छन्दमुक्त कविताहरू लेख्छु छन्दमा मिलाएर कविताहरू लेख्दिनँ अन्त प्रायः जीवनसँग अब त्यो जीवनको तुलना गरेर जीवनसँग तुलना गरेर नभए मान्छेहरूसँग तुलना गरेर कविताहरू लेख्ने गर्छु म मलाई कविता लेख्नु मन पर्छ मेरो बाबा र मामाहरूले कविता लेखेर होला मलाई पनि कविता लेख्नु एक प्रकारको मजा लाग्छ हो कोही कोही बेला त यस्तो दामी दामी कविताहरू लेख सो सोचाइमा आउँछ तर लेख्न सक्दिनँ के हो त्यो भाषाको त्यो त्यति स्पेलिङ याद नभएर होला कि कोही कोही बेला राम्रो राम्रो कविताहरू उयसबाट दिमागबाट आएको पनि लेख्नु नसकेर कोही कोही बेला म गुमाई पठाउँछु त्यति बेला चाहिँ अफसोसहरू लाग्छ मलाई यस कारण म भाषामा अलिक अगाडि पढ्ने ट्राइहरू गर्दैछु मलाई कविता लेख्नु चाहिँ मनबाट चाहिँ आउँछ